यहाँ सुन न के भन्छ औ मैले अस्ति के भन्छ उयो ल्याएको थिएँ कि साडी मगाको थिएँ होइन एउटा एप्सबाट यस्तो दामी साडी यस्तो दामी त्यो उयसमा हेर्दाखेरि मजाको ग्रिन कलरको साडी होइन ग्रीन कलरको साडी कस्तो दामी ब्लाउज पनि भएको होइन मन पऱ्यो कस्तो मन पऱ्यो होइन त्यो बनारसी साडी ट्याक्क मन पऱ्यो टक्क अर्डर पनि गरेँ एक्काइस सौको साडी दसैँको टाइममा अब यो पालि चाहिँ लगाएर चाहिँ हिँड्नु पऱ्यो दसैँमा टिका लगाउनु पऱ्यो भनेर भनेको त आमामामामामा आयो हो आयो आयो कि अन्त अब यस्तो अनलाइन त अडर हामी गरिराखिन्छ आयो आएर यसरी छाम्छु डेलिभरी बोइले पनि ल्यायो के हो भाइ भनेको च साडी अरे बा मैले अरू पो अडर गरेको थिएँ कि भनेर हेरेँ भरै त यस्तो छाम्छु हल्का हल्का छ हो साडी त्यो होइन होला अर्को पो होला भनेर अर्को मगाएको थिएँ त्यो पो होला अबुई घरमा ल्याएर हेरेको त अबुई यत्ति साह्रो घिनलाग्दो यत्ति साह्रो घिनलाग्दो यत्ति साह्रो थोत्रे भनौँ न अब यति साह्रो नराम्रो साडी यति साह्रो नराम्रो हो म त यस्तो त्यो देखेर त त्यो अब के भन्नु साडीको चाहिँ भन्नुपर्दा खुट्टा पुस्ने खुट्टा खुट्टा पुस्ने पनि बनाउँदैनौँ हो हामीहरूले यस्तो जोतेको क्या यस्तो नराम्रो के देखाएर के पठाइदिएको हामीलाई हुन्छ नि क्या के देखाएर के पठाइदिएको त्यस्तो त एकदमै राम्रो भएन नि अनलाइन सपिङको पोजिटिभ नेगेटिभ हुन्छ होइन तर त्यो यस्तो हुन्छ देखाएको कुरा देखाएको कुरा चाहिँ हो देखायो कलरमा फरक हुन्छ कवालिटीमा फरक हुन्छ देखाउँदा अर्कै हुन्छ आउँदा अर्कै हुन्छ किनभने आफ्नो भिजन र आफ्नो आफुले देखेको कुरा र त्यो मोबाइलमा देखेको त्यो फोटोको हिसाबले त मिल्दैन होइन आमामामामामाम त्यहाँ त अब ग्रिन देखाएको छ निलो आइदिएको त्यही पनि बनारसी साडी चाहिँ त्यहाँनिर मिर्ग मिर्ग भइदिएर आइदिएको अन्त कस्तो हुन्छ त्यस्तो गर्दाखेरि आमाम दिएँ एक्काइस सौ कि भरे त त्यहाँबाट त रिटर्न चाहिँ हुँदैन रहेछ फेरि फेसबुकमा हो आमामामामामामामाम के गर्नु कसो गर्नु कस्तो टेन्सन डिस्टर्ब म त दसैँभरि डिस्टर्ब भइदिएको अब दसैँमा चाहिँ टिका लगाएर चाहिँ अब त्यो चाहिँ जानुपऱ्यो टिका लाउनु जाँदाखेरि चाहिँ अब यो पालि लगाइदिनु पऱ्यो भनेर भनेको छैन छैन अन्त आमामामामामामामाम यस्तो झोक चलेको होइन म त त्यो बिचरा डेलिभरी बोइलाई भाइ यो रिटन गरिदिनु न भनेर फोन गरेँ होइन फोन गरेँ दिदी यो त हामी जान्दैन नि यो त कुन चाहिँ एप्सको पो हो यो त फेसबुकबाट मगाएको यस्तै हुन्छ हेनतेन भनेर भन्यो अन्त यो रिटन अप्सन त छैन त दिदी आन्टी तपाईँले दिदी तपाईँले फेसबुकबाट मगाएको त हुँदैन भनेर भन्नुथाल्यो अन्त त्यो त्यत्तिकै राखेको छु यस्तो नराम्रो साडी अब यस्तो त्यत्रो एक्काइस सौको साडी यता यसरी गर्दाखेरि उता देख्छ अब त्यो पर्दाको पनि काम हुँदैन त्यसले कागजको पनि काम हुँदैन कागजले त एटलिस्ट यताबाट उता छेक्छ नि त त्यसले चाहिँ छेक्दैन त्यो चाहिँ भन्नुपर्दा चाहिँ मच्छडदानीको चाहिँ होला हो त्यो मच्छडदानी उब्रेर चाहिँ बनाएको होला जस्तो लाग्यो हो मलाई त्यो चाहिँ कि खालि कलर अब ग्रिन देखाएको ग्रिन बनारसी साडी टाइपको देखाएको आउँदाखेरि चाहिँ अब त्यो कस्तो भन्नु मच्छडदानीको मटेरियलमा प्रिन्ट गरेको आइदिएको कलर पनि म्याच छैन प्रिन्ट पनि म्याच छैन केही केही केही केही केही केही केही केही केही केही केही म्याच नभएको त्यस्तो हुन्छ अनलाइन सपिङ पनि धेरै नेगेटिभ छ एटी पर्सेन्ट ट्वेन्टी ट्वेन्टी चाहिँ राम्रै हुन्छ सायद होइन त्यो महँगो महँगो एप्सबाट मगायो भने त्यो पनि देखेको जस्तो छोएर छोएको जस्तो होइन त्यस्तो त हुँदैन तर तर एटी पर्सेन्ट एटीफाइभ पर्सेन्ट चाहिँ नेगेटिभ नै मार्किङ हुन्छ यसमा